नेपाली भाषा मेरो मातृभाषा हो जुन चाहिँ मैले जन्मेर आएको जन्मेकोदेखि नै सिकेर भाषा हो र बोलेर आएको भाषा हो नेपाली भाषा बोल्नुमा मलाई धेरै गर्व छ अनि म नेपाली भएकोमा मलाई धेरै गर्व छ यो नेपाली भाषा एउटा संविधानमा गाभिएको भाषा हो र यसलाई एउटा अफिसियल ल्याङ्ग्वेजको दर्जा दिएको छ नेपाली भाषा मलाई अरू सबै भाषाभन्दा धेरै मनपर्छ किनभने यस यो भाषा यो भाषामा हामी सबैजनालाई रेस्पेक्ट दिएर बात गर्छौँ यो भाषा सुन्नुमा हाम्रो भाषा नेपाली हाम्रो नेपाली भाषा सुन्नुमा सबैभन्दा मिठो र सुरिलो सुन्छ हामी